हेलो हजुर हो त दाजु हजुर दाजु हजुर हजुर हजुर बिमल बिमल भाइ हजुर हजुर बिमल दाजु हजुर हजुर

ला हजुर हजुर हजुर हजुर

ला हाम्रो त त्यस्तो मतलब म त त्यस्तो उयो बासी दुधहरू बेच्दिन दाजु हो अब मेरो त धेरै छ कस्टमर मतलब अब उयसहरू अब म उनीहरूलाई पनि सोध्छु नि के कस्तो हो अब म त दुध त राम्रो नै दिन्छु तपाईँहरूकोमै के थियो कि अब त्यस्तो है हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ठिकै हो अब भन्नुपर्छ त्यस्तो कुराहरू तर हजुर हजुर

हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर ठिकै हो ठिकै हो हजुर तर हजुर अहिलेसम्म त मैले त त्यस्तो हजुर तपाईँकै हो यो फर्स्ट टाइम कम्पेलेन भएको है मलाई है मैले त अहिलेसम्म त त्यस्तो नराम्रो चिजहरू त बेचेको पनि थिइन किनभने मेरो खाने भाँडा अब है रोजीरोटी नै त्यही हो है अन्त त्यही कारणले गर्दामा चाहिँ अब मैले त त्यस्तो नराम्रो दिएको जस्तो लाग्दैन तर पनि म अब कतिवटा मेरो छ कस्टमरहरू म सोधखोज गर्छु नि अब उहाँहरूलाई पनि वा त्यस्तै भइहाले कि है अन्त त्यो भएर हुन्छ अब एकपल्ट उयो भयो माफ गरदिनुहोस् न त हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ दाजु हुन्छ हजुर

ए हुन् हुन्छ हुन्छ हुन् हुन्छ दाजु हुन्छ हन्छ